नेपाली भाषा हाम्रो उसमा सन्दर्भमा यहाँनिर नेपाली भाषाले धेरै मान्यता पाइरहेको छ र हामीले चाल पाएअनुसार यो भाषा नेपाली अहिले हाम्रो एकदमै लुप्त भएर गएको जस्तो लाग्दैछ प्रायः भाषाले यो नेपाली भाषामा नेपालमै जन्मेका भाषा नेपाली नै बोल्नुपर्ने तर अहिले भाषा राम्रो मान्छेहरूले बोलेको जस्तो लाग्दैन होइन त्यो कारणले गर्दाखेरि नेपाली भाषालाई अघि बढाउने धेरै हाम्रो पनि चाहना छ र बढाउनुपर्नेछ अगाडि लानुपर्छ र भविष्यमा यही नेपाली भाषाले हामीलाई ठुलो उन्नति गराउँछ भन्ने हामी आशा राख्दछौँ भन्दै